धेरै परिवर्तन आइसकेको छ यो नृत्यको क्षेत्रमा चाहिँ अब पहिले जस्तो फोल्क डान्सहरू हुन्थ्यो अन्त क्लासिकलहरू हुन्थ्यो अहिले पनि हुन्छ त्यस्तो डान्सहरू तर त्यो हुँदाहुँदै पनि धेरै किसिमका डान्स फर्महरू आएको छ जस्तै बलिवुड फ्री स्टाइल्स कन्ट्यामपोरेरी अन्त सालसा बाहिर देशको डान्स फर्महरू पनि आजकल गर्छ इन्डियामै पनि अन्त के भन्छ स्ट्रेट स्ट्रिट डान्सिङ्गहरू पनि हुन्छ यस्तो बाटोहुँदी त्यस्तोलाई पनि धेरै पपुलारिटी दिएको छ आजकल त अन्त केही गत सालअघि चाहिँ अब फोल्क डान्स कल्चरल डान्सहरू हुन्थ्यो त्यसमा हामीलाई धेरै अब राम्रो हुन्छ त्यो डान्सहरू पनि तर पनि हामीलाई धेरै अब तक्लिफहरू हुन्थ्यो त्यसमा चाहिँ अब गह्रौँ लुगाहरू लगाउनुपर्छ त्यसमा गहनाहरू पनि गह्रौँ गह्रौँ हुन्छ तर त्यो हेर्दाखेरि र त्यो हेरेर चाहिँ अहिलेको डान्स फर्ममा लुगाहरू हेर्दा चाहिँ धेरै सजिलो भइसकेको छ यस अब हामी यो अहिलेका डान्स फर्म्समा हेर्यो भने चाहिँ हामी अब जस्तै पनि लुगाहरू लगाएर नाच्न सक्छौँ अब त्यही लुगा अब त्यही एउटै कम्पलसरी ड्रेस चाहिँ हुँदैन अन्त चाहिँ अब पहिलाको डान्सहरू डान्स फर्महरू नै राम्रै हुन्थ्यो राम्रै छ पनि होइन अन्त अहिलेको हेर्दाखेरि चाहिँ धेरै भिन्नता छ अब अहिले मानिसहरूले जस्तै मान्छे भए पनि डान्सहरू गर्छन् मोटो छ भने पनि उनीहरूलाई आफ्नो मन छ भने चाहिँ धेरै अब अब कन्फिडेन्स भएर नाच्छन् अब पहिला अब पहिला चाहिँ त्यस्तो अब डान्सलाई चाहिँ धेरै अब पपुलारिटी चाहिँ थिएन अन्त मानिसहरूलाई अब डान्स चाहिँ त्यसै एन्टर्टेन्मेन्टको लागि लाग्थ्यो तर अहिले चाहिँ यो डान्स चाहिँ अब पैसा कमाउने उयो पनि छ धेरै टिभी सोजहरूले द्वारा पनि यो डान्स फर्महरू अब मानिसहरूले गर्नसिकेका छन् अनि त्यही भएर चाहिँ अब अहिले हेर्दाखेरि चाहिँ पहिलाको डान्स फर्महरूभन्दा चाहिँ अहिलेको अलिक बेटर नै हो मलाई लाग्छ